आबो यहाँ हाम्रो दार्जिलिङमा चाहिँ मेन चाहिँ अब युवाहरूको बेरोजगारीको बारे चाहिँ अब युवाहरू सबै पढेको हुन्छ तर अब जो चाहिँ अब जुन चाहिँ युवाहरू चाहिँ अब ठिकैको अब पढेको होइन त्यस्तो चाहिँ अब पोलिटिक्समा हुन्छ जो चाहिँ उनीहरूले चाहिँ छिट्टै काम पाउन सक्छ र जो युवाहरू चाहिँ पोलिटिक्समा इनभल्भ हुँदैन उनीहरूले चाहिँ अब काम पाउनु साह्रै पर्छ आफ्नो क्वालिफिकेसनले मात्रै हुँदैन दार्जिलिङमा बसेर चाहिँ यो चाहिँ पेलिटिक्स इज इमपोर्टेन्ट अन्त पपुलेसन पपुलेसन पनि एउटा दार्जिलिङमा चाहिँ अब सर्भिसहरूभन्दा बेसी चाहिँ पपुलेसन बेसी छ अन्त चाहिँ युवाहरू चाहिँ सबै त्यही भएर चाहिँ बेरोजगार हुन्छ अब जति अब जो चाहिँ अब इलिजिबल छ उस् उनीहरूले पाँउछ तर जो चाहिँ अब एभरेज अब क्विलिफिकेसन भएको युवाहरू हुन्छ उनीहरू चाहिँ त्यत्ति बेरोजगार हुन्छ त्यही भएर चाहिँ अब त्यही कारण चाहिँ त्यस्तो भएको हो